मैन्नता बोल्नुभएको रेस्टुरेन्टबाट ए हजुर मैले खाना अर्डर गरेको थिएँ नि हजुर हजुर

स्याफाले हालिदिनुहोस् दुईवटा हो अन्त त्यहाँबाट स्याफाले दुईटा जस्तो त्यो कुर्कुरे पनि हालिदिनुहोस् अन्त स्प्राइट स्प्राइट हालिदिनुहोस् दुईवटा अन्त

ठुलो खलाको त्यो कोक पनि हालिदिनुहोस् एउटा अन्त मोमो मोमो पनि हालिदिनुहोस् न दुई डबल हुन्छ हुन्छ ए अन्त एकछिन पर्खिनु है अन्त अरू स्याफाले पनि भने म आइहालेँ नि त एकछिन ल सुन्नुहोस् न पैसा कति भयो हौ अन्त ए ए आठ सय आम्मै हो साह्रै ज्यादा पो भयो त हौ अन्त आठ सय त ए हजुर अलिक मिलाइ दिनुहोस् न हौ अन्त मोमो कसरी हो ए हजर स्याफालेको ए हजुर अन्त स्प्राइट कति पऱ्यो दुईवटा ए हजर त्यहाँबाट उयो ठुलो कोक कति पऱ्यो त्यसको अँ हजुर हजुर हजुर ए हुन्छ हुन्छ